दार्जिलिङ जिल्लामा विशेष अब ठुलो खेती त यहाँ चियाकै उत्पादन छ चियापत्ती यहाँको मुख्य धेरै ठुलो खेती छ र अब गाउँबस्तीमा यस्तो गाउँबस्तीमा चाहिँ अब त्यही धान मकै सागसब्जी गाउँ गौ गौपालनहरू यस्तै हुन्छ